हजुर भन्नुहोस् ए हजुर हजुर हजुर हजुर ए तपाईँ जानु चाहिँ कता जानु भएको हो ए पोइन्ट त तपाईँको धेरैवटा छ हो तर अब जस्तै दार्जिलिङ भरिको यहाँ टाउनभरिको घुम्नु भयो भने पाँचवटा चाहिँ घुमाइदिन्छ अब तपाईँ घुम्नु चाहिँ कहाँ जानुहुन्छ जस्तै अब यहाँनिर छ टाइगर हिल भयो तपाईँको यो हजुर ए रोपवे जाने ए हजुर हजुर तपाईँको तपाईँले तपाईँ टाइगर हिल जानुहुन्छ भने चाहिँ तपाईँले एउटा गाडी रिजर्भ गर्नुपर्छ किनकि बिहानै तपाईँलाई उकालो कसैले पनि लाँदैन त्योपछि सिधौ तपाईँ बतासे जानुहुन्छ भने तपाईँ टाइगर हिल जाँदा जाँदै निक्लिँदा भयो त्यही गाडीबाट तर रोपवे जानुहुन्छ भने हजुर ए टाइगर हिल जानु चाहिँ तपाईँको सायद पच्चिस सौहरू लिन्छ होला तपाईँको डेस्टिनेसन जस्तै अहिले डेस्टिनेसन सात सातवटाको गऱ्यो भने तपाईँको चार हजार लिन्छ तपाईँको त्यस्तो सिजन छैन तपाईँको यही यो टाइगर हिल लान्छ तपाईँको गङ्गामाया लान्छ बोटानिकल गर्डन लगिहाल्छ त्यो पिछे यता नाइटिङ्गेल पार्क लान्छ नाइन्टिङ्गेल पार्क लाँदै जू पनि लगिहाल्छ तपाईँलाई यता बतासे लान्छ रोपवे लान्छ र जामुने लान्छ त्यो त्यो पनि लानुसक्छ तपाईँले एउटा जग्गा नगएर अर्को एउटा पोइन्ट चुन्दा भयो तर म तपाईँलाई हजुर चार हजार हो तर त तपाईँको त दाजु तपाईँको यो जुन गाडी एउटाले लान्छ भने नि रिजर्भ गर्नुपर्ने तपाईँले सायद टाइगर हिलको लागि चाहिँ बिहानै जानुहुन्छ भने चाहिँ फाल्टै गर्नुपर्छ होला दुई दिनको गरेर चाहिँ हुन्छ होला हो हजुर टाइगर हिल चाहिँ बिहानै भयो त्यहाँदेखिको रेस्ट अरूहरू चाहिँ तपाईँको बादमा हजुर हजुर त्यस्तै पर्छ चारजना हजुर हजुर हुन्छ त म उयोहरू गरिदिनु गाडीहरू हुन्छ हुन्छ हुन्छ हुन्छ